हेलो हजुर को बोल्नु भएको ए कहाँबाट ए हजुर हजुर भन्नुहोस् न ए हजुर हजुर हजुर हजुर तपाईँको बजेट चाहिँ कति छ ए हजुर हाम्रो त्यतिमा चाहिँ अब हाम्रो के भन्छ अब त्यो टोइलेटको फेसिलिटी चाहिँ रुमभित्र छैन त्यतिमा चाहिँ हो अन्त हामी पानीहरूको सुविस्ता चाहिँ हाम्रो दिनमा चाहिँ अब कति घन्टा भन्नुहुन्छ भन्दा तिन घन्टा चाहिँ पानी आउँछ त्यसमा चाहिँ तपाईँले अब आफ्नो अब के के उयो छ होइन सबै गरिहाल्नु पऱ्यो त्यतिमा दिनमा थ्री आवर्स चाहिँ पानी आउँछ त्यसको फेसिलिटी चाहिँ त्यति छ होइन त्यहाँदेखि रुम चाहिँ अब एउटै रुम छ त्योभित्र चाहिँ दुईवटा एउटा किचनको लागि अन्त एउटा तपाईँको बेडरुमको लागि छ होइन अन्त तर त्यसमा तपाईँको त्यो टोइलेट फेसिलिटी चाहिँ त्यो बाहिर हुनुपर्छ अरूसँग पनि सेयर गर्नुपर्छ टोइलेट चाहिँ अँ हजुर त्यस्तै टाइपको छ होइन टाइल्सहरू सबै लगाएको अन्त ग्यासको लागि अलग्गै प्लेस छ फ्रिजको लागि अन्त फ्रिज ओभनहरू तपाईँको के के हुन्छ सरसामान होइन त्यसको लागि सुइचेसहरू पनि अब ठाउँ ठाउँमा लगाइदिएको आई थिङ्क किचनमा तिनटा चाहिँ सुइचेस छ होला होइन त्यहाँदेखि अब तपाईँको अब त्यो सब्जीहरू राख्नुको लागि त तपाईँले आफ्नै फ्रिज त ल्याउनु पऱ्यो अन्त अब तपाईँको जस्तो त्यो उयो हुन्छ अब चामलहरू हुन्छ होइन त्यसको लागि चाहिँ अलग्गै टाइपको एउटा बक्स टाइपको छ त्यो ग्यास मुनिनै राख्ने त्यस्तो खालको छ हजुर बेड त अँ सिङ्गल बेड हो हजुर त्यो वान एकजना मात्रै बस्ने रुम हो नि त कि त्यही कारण चाहिँ सिङ्गल तपाईँहरू कतिजना हुनुहुन्छ ए ए त्यसमा तिनजना त पसिबल छैन तपाईँ त इलेभेन थाउजन्डको रुम चाहिँ लिनु सक्नुहुन्छ हजुर त्यसमा टोइलेट चाहिँ अब भित्रै पाउनु हुन्छ होइन अँ त्यहाँदेखि रुम चाहिँ बेडरुम चाहिँ दुईवटा छ एउटा किचन छ अन्त एउटा सानोबडेको चाहिँ हल छ अब सबैजना त्यहाँ बसेर किचनमा त खानु पसिबल हुँदैन होइन अन्त त्यही भएर चाहिँ सोचेर चाहिँ हामीले कन्स्ट्रक्ट गर्दै थियौँ सानो हल चाहिँ त्यहाँनिर ए हुन्छ तपाईँहरू कहिले आउनु हुन्छ अन्त ए होइन आएर यसो रुम हेरिराख्नु भयो भने चाहिँ अलिक राम्रो हुन्छ तपाईँलाई कुन रुम मनपर्छ होइन अब यसरी फोनमा कन्सल्ट गरेर मात्रै कहाँ हुन्छ रुम पनि त हेर्नुपऱ्यो तपाईँलाई मनपऱ्यो मनपरेन कि अर्कै मनपर्छ कि हाम्रो यहाँ तिन चारवटा रुम चाहिँ अहिले खाली परिरहेको छ हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ